समयसँग योगको अभ्यास जुन हुन्छ हाम्रो धेरै नै परिवर्तन हुँदै जान्छ अब मेरो योगको अभ्यास भनेको योगहरू गर्ने गरिन्छ गर्छु म तर अहिले अलिकति अहिले ग्याप नै भएको छ कामको चापले गर्दाखेरि अन्त अब योगको अभ्यासको परिवर्तन भन्दामा जुन आसनहरू हामी गर्ने गर्छौँ जस्तो मानिलिउँ अब चक्र आसन भयो र चक्र आसनमा जुन त्यो शरीरको लचिलोपन जुन हुँदैन पहिला योग गर्दै गर्दा त्यो आसनहरू बद्लिँदै गर्दा बिस्तारै लचिलोपन आउँदाखेरि त्यो आसन गर्नु सजिलो र सरल लाग्छ र त्यो आसन गर्दाखेरि श्वास फेर्नुमा दिक्कत हुन्छ पहिला पहिला त बादमा जब सरल लाग्ने गर्छ त्यति बेला श्वास फेर्नु सजिलो परिदिन्छ अन्त आसनहरू भयो हात खुट्टाहरू भयो हात खुट्टाको जुन यो चलाउने तरिकाले गर्दाखेरि हात खुट्टाहरू दुःख्ने गर्दछन् ल योग सकिसकेर रातितिर तर बादमा अभ्यासले गर्दा अभ्यास गर्दा गर्दा त्यो हात खुट्टा दुःखेको पनि त्यस्तो महसुस हुँदैन किनकि अब बानी भइसकेको हुन्छ योग गर्ने त्यसरी नै अभ्यासले गर्दाखेरि धेरै नै परिवर्तन हुन्छ योग गर्ने तरिकादेखि लिएर आफ्नो जीवनशैलीको तरिकामा समयमा अलिकति परिवर्तन नै हुन्छ